अब मैले पहिलानिर अब नृत्यहरू गर्दाखेरि चाहिँ होइनन मैले अब क्लास गरेको थिएँ त्यसको लागि भिन्नै होइन अन्तखेरि अब त्यसको लागि मैले धेरै कष्टहरू गर्नु पर्थ्यो अब म कहाँसम्म हिँडेर जानु पर्थ्यो छ किलोमिटर होइन अन्तखेरि अब त्यहाँ गएर पनि मैले अब दिनभरि गरेर अब दस बजीदेखिको चार बजीसम्म म अब भोको पेटमा होइन त्यस्तो गरेर चाहिँ म उयो गर्थेँ अब त्यसरी कष्टहरू झेल्नु पर्थ्यो होइन अन्तखेरि अब कुनै उयोहरू अब प्रोग्रामहरू आएको छ भने अब मेरो नृत्य छ नृत्य छ भने होइन त्यति बेला चाहिँ अब साथीहरूसँग गर्दाखेरि अब मैले केही कुरा नजान्दाखेरि त्यो दसबार गर्दाखेरि मलाई कस्तो अब कष्टहरू हुन्थ्यो होइन अब जिउहरू दुखेर होइन अन्तखेरि अब एक्लै गर्नु पर्दा अब एक्लै गर्नु पर्दा त झन् पुरा साह्रो हुन्थ्यो किनभने अब आफूले सोच्नु पऱ्यो केही कुरा गर्नु होइन अन्तखेरि अब गानाहरू अब छान्नु पऱ्यो हामीलाई त्यसको लागि चाहिँ पुरा अब उयो गर्नु पर्थ्यो कष्टहरू गर्नु पर्थ्यो होइन अन्तखेरि अब यति नै हो मेरो अब त्यतिबेला चाहिँ अब अहिलेको जस्तो जिउ थिएन मेरो होइन पहिला अलिकति म उयो थिएँ त्यही कारण अब पुरा कष्टहरू झेल्नु पर्थ्यो मैले त्यतिबेला